कृषिको लागि है अब हाम्रो गाउँमा पानीको अब धेरै नै अब असुविधा नै छ हरेक कुरा जग्गाबाट हामीले पानीको होइन सङ्ग्रह गर्नुपर्छ अन्त रातमा हामीले पानीहरू थापेर होइन दिनको लागि अब डिपोजिट राख्नुपर्छ हरेक कुराको लागि नुहाउनुको लागि भयो या हामीले पिउनुको लागि भयो एउटा सागसब्जीको लागि भयो सागसब्जीको लागि भयो एउटा हरेक कुरा अब सागसब्जी उमार्नको लागि पनि हामीलाई पानीको जरुरतै पर्छ तसर्थ हामीले त्यो पानीको लागि एउटा जग्गाबाट गर्नुको लागि एउटा कुवा खनेर एउटा नाला बनाएर त्यो सिँचाइको तौरमा हामीले एउटा पाइपको माध्यमद्वारा त्यो पानीलाई हामीले घर घर पुर्याउने कामहरू गर्नुपर्छ त्यसैले नै हामीले दिनरात मर्निङ टाइममा भयो इभिनिङ टाइममा भयो त्यो पाइपद्वारा नै हामीले एउटा कुवा खनेर त्यसबाट चाहिँ हामीले पाइपबाट पानी युज गरेर चाहिँ त्यसलाई हामीले हरेक कुरा बरबिजनलाई लगाउने व्यवस्थाहरू गर्नुपर्छ पानीको चाहिँ हामीले यसरी नै होइन कमानबस्तीको एरियामा हामीलाई पानीको यसैमै असुविधा भएर जान्छ तसर्थ पानीको हामीलाई धेरै अभाव नै पर्छ किनभने पानी खानु नभए त नभएर पिउनुको लागि लुगाफाटाको लागि हरेको कुरोको लागि टोयलेट गर्नुको लागि होइन अलिकति मैला कुचेलाहरू साफसफा गर्नुको लागि पानीको नै सु हामीलाई असुविधा पर्छ त्यो भएर हरेक दिन हामीलाई पानीलाई एउटा डिपोजिट राख्नुको लागि ठुलठुलो एउटा ठुलो ठुलो एउटा भाँडाहरूमा भनौँ होइन या ठुल्ठुलो घैलाहरूमा भनौँ एउटा कुवा खनेर एउटा त्यो सिमेन्टको एउटा जग्गा बनाएर हामीले व्यवस्था गर्नुपर्छ कमान एरियामा किनकि पानीको धेरै अभाव पर्न जान्छ तसर्थ हामीले पानीलाई चाहिँ एकदमै महत्त्वपूर्ण दिएर एउटा कुवाको ठुलठुलो एउडा गाउँघरमा मिलेर सबैजना गाउँघरकोहरू मिलेर चाहिँ एउटा ठुलो ठुलो एउटा कुवा एउटा बनाएको हुन्छ त्यही माध्यमद्वारा नै हामीले एउटा कल बनाएर कतिवटा दसवटा दस बाह्रवटा घर मात्रै एउटा डिस्ट्रिब्युट गरेर हामी यसरी गाउँघरमा चलाउने कामहरू गर्छौँ यसरी नै हाम्रो गाउँघरको चाहिँ गाउँहरूमा हरेक कुरा अब सब्जीपातहरू दुनियाँ भयो अब होइन उब्जनी गरेर खानुपर्छ तसर्थ अब पानी नै लाग्छ अब हरेक कुरोमै नै हामीलाई पानीको नै जरुरत पर्छ तर पानीको त्यही एकदमै अभाव छ गाउँ एरियामा पानीको दुःख नै छ तर अब गाउँमा न बस्तीमा बसेपछि हरेक कुरा है सागसब्जीहरू त रोपेर खानु नै पर्छ तसर्थ पानी सागसब्जी उमार्नको लागि पनि पानीको जरुरतै पर्छ यसरी हामीले होइन गुजाराहरू गर्छौँ